अजय भाइ तिम्रो हिजो दोकानबाट मैले लक्स साबुन ल्याएको थिएँ त्यो त डेट फेल भएको साबुन पो रहेछ त डेट फेल भएको साबुनले नुहाएको मलाई सबै जिउ चिलाएर फोकै फोका भयो अलि राम्रो बिक्री गर्नु नि हो राम्रो बिक्री गर्दाखेरि आफूलाई पनि राम्रो हुन्छ तिम्रो दोकान चल्दैन है भाइ त्यस्तो पैसाले पैसा मात्रै लिनु जानेको हुँदैन त्यस्तो प्रकारले अबुइ हुँदै हुँदैन त्यस्तो प्रकारले अलि राम्रो चिजहरू ल्याएर राख्नु होस् ठिक दामको ल्याएर राख्नु एकदम दुई हजार चौबिसको ल्याएर राख्नु दुई हजार बिसको साबुन बेचेर हुन्छ त्यस्तरी अब म कम्प्लेन गर्छु है भाइ त्यस्तो प्रकारले हुँदैन नि राम्रोसँगले उयो गर्नु बेच्नु सबै चिजहरू सबै डेट फेल भएको चिजहरू राखेर कस्तो खाले भाइ हो र नराम्रो हुन्छ है अलिक दिनमा